विभिन्न मौसमका आधारमा चाहिँ बिरूवाहरूको लागि सतर्क अपनाउनु पर्छ जस्तै पानी पर्दा चाहिँ धेरै बिरूवाहरू बिग्रिन्छ अनि त्यसलाई छहारीहरू मुनि राख्नु प्रयास गर्नु पर्छ जस्तै अब फङ्गसहरू लाग्छ त्योहरू याद गर्नु पर्छ अनि ठन्डा मौसममा चाहिँ एकदम सुस्त भएको हुनाले चाहिँ अब अतिरिक्त पानी दिनु पर्छ अन्त बेसी जाडोमा चाहिँ जोगाउनु अनि घाममा पनि राख्नु पर्छ अनि बिजनलाई चाहिँ बिहानको घाम देखाउनु पर्छ अनि स्प्रिङ सिजनमा चाहिँ यो बसन्तको सिजन हुनाले एकदम बिरूवाहरूलाई चाहिँ राम्रो हुन्छ अनि त्यति बेला चाहिँ त्यो बिरूवाहरूलाई चाहिँ हेर्नु पर्दैन र चाहिँ जाडो महिना र पानी पर्दा चाहिँ बिरूवाहरूलाई याद गर्नु पर्छ